फर्स्ट त यो बागवानी सुरु गर्नु त अब मैले ठुलो रूपमा त गरेको होइन नै मेरो अब मैले सोचिराखेको थिएँ अब म फुल खेती गर्छु फुलको काम गर्छु घरमा राख्नुको लागि र मैले चाहिँ अब सानो सानो प्लान्टहरू ल्याएर कहाँ कहाँबाट खोजेर किनेर ल्याएर मैले रोप्ने गर्थेँ अनि पहिला पहिला त मैले रोप्दाखेरि त जब रोप्यो मैले रोप्ने साथ मर्थ्यो किन हो किन तर मैले चाहिँ अब जस्तो कि साथीहरूसँग परामर्श लिएँ के गर्नु पर्छ कसरी मल खेलाउनु पर्छ अनि कुन चाहिँ दबाई लाउनु पर्छ भन्ने कुराहरू चाहिँ मैले साथीहरूबाट सिकेँ अनि त्यो सिक्दै सिक्दै जाँदाखेरि चाहिँ मैले त्यो कुनै ट्रेनिङ त लिएको होइन तर अब मैले जब चाहिँ मैले यो प्लान्टहरू रोप्नु थालेँ मजाको एकदमै राम्रो हुन थाल्यो घर पनि मजाको देख्नु थाल्यो अनि एउटा थपेँ थपेँ अर्को थपे अर्को थपेँ गर्दाखेरि त थुप्रै गर्दाखेरि त झन् अझै मजा मजा लाग्नु थाल्यो त्यसैले गर्दाखेरि चाहिँ यो बागवानी सुरु गर्दाखेरि चाहिँ मलाई एकदम मेरो आजकल मलाई आनन्द हुन्छ क्या त्यसले गर्दाखेरि चाहिँ म यही काममा लाग्दैछु अहिले